अनुवांशिक रूपले परिमार्जित बाली तथा अन्य प्रायः आधुनिक प्रवृतिको प्रयोगमा हामी एकालक्स डेसिस थाइडन त्यसै गरी झारमरुवा हर्बिसाइडको निम्ति हामी ग्लाइसेल मिरा सेभेन्टी वान ग्रामाकसन टु फोर डीहरू प्रयोग गर्ने गर्छौँ